हजुर भन्नुहोस् न नमस्ते दिदी नमस्ते घरमै छु तपाईँ सुसाङको आमा बोल्नु भएको हो ए त्यही त मैले नानीलाई चाहिँ भनेको थिएँ यो तिहारमा चाहिँ हाम्रो एउटा देउसीको प्रोगाम गरौँ घरमा प्यारेन्ट्सलाई भन्नू मलाई कल गरोस् भनेर चाहिँ भनेको थिएँ नि त कि भन्यो होला नि नानीले है त्यही भन्नुको लागि चाहिँ मैले फोन मलाई फोन गरोस् भनेर मैले भनेको अब तपाईँहरूको परमिसन बेगर त हामी नानीहरूलाई लाँदैनौँ होइन त्गयसले गर्दा चाहिँ मैले चाहिँ के सोचेको छु भन्दाखेरि चाहिँ अब अहिले हाम्रो नानीहरूले अब देउसी भैली खेल्नु पनि बिर्सिसक्यो होइन नेपाली लोग गीतहरू गाउनु पनि बिर्सिसक्यो अनि अब आफ्नो लुगा फाटा पहिरनहरू पनि बिर्सिसक्यो दौरा सुरुवाल ढाका टोपीहरू लगाउनु पनि होइन अनि त्यसले गर्दा चाहिँ म चाहिँ नानीहरूलाई पनि अलिकति त्यो पनि सिक्नु हुने भनेर चाहिँ यो पालि चाहिँ मैले एकदम टिपिकल नेपाली ड्रेस लगाएर दौरा सुरुवाल ढाका टोपी लगाएर केटाहरू जतिलाई अनि केटीहरू जतिलाई चौबन्दी चोली फरिया लगाउनु लएर चाहिँ मादलहरू बोकाएर गीतहरू गाएर लोक गीतहरू गाएर देउसीको प्रोगाम गर्नु पर्यो भनेर सोचेको त्यसले गर्दाखेरि चाहिँ अब नानीहरूले पनि हाम्रो संस्कृति यस्तो रहेछ हाम्रो परम्परा यस्तो रहेछ भनेर बुझ्छ होइन अनि त्यस्तो भनेर चाहिँ मैले सोचेको छु अनि नानीलाई चाहिँ मैले सबै नानीहरूलाई भनेको छु मेरो म्युजिकल समय जति नानीहरूलाई चाहिँ मलाई आमाहरूले अथवा बाबाहरूले जसले भएपनि मलाई फोन गरोस् म बात मार्छु भनेर चाहिँ मैले भनेको छु कि अन्त यो प्रोगाम चाहिँ म दुई दिनको गरौँ भनेको दुई दिन हजुर दौरा सुरुवालहरू त दौरा सुरुवाल त छ होला नि नानीको ए दौरा सुरुवाल छैन भने ठिकै छ म यताउता खोजिदिन्छु अब योपालि त त्यस्तो ऊ यो छैन मैले चाहिँ सोचेको छु यो देउसीहरूको प्रोग्राम भएपछि चाहिँ म नानीहरू सबैलाई यही पैसाले एक सेट हाम्रो नेपाली टोपी नेपाली टोपी दौरा सुरुवाल त्यहाँदेखिन् नानीहरूलाई छोरीहरलाई पनि चौबन्दी चोली फरिया एक एक सेट बनाइदिनु पर्ने अब कोही बेला प्रोग्राममा कता कता अचानक बोलाउँछ होइन त्यति बेला लगाएर लानु हुन्छ भनेर आफै बनाइदिनु पर्यो त्यही पैसाबाट देउसीको पैसाबाट त्यहाँदेखि उब्रेको पैसाले चाहिँ यसो नानीहरूलाई विन्टरमा पिक्निकहरू लानु पर्यो भनेर सोचेको थिएँ पठाइ दिनुहोस् न म हुन्छु केही हुँदैन डराउनु पर्दैन नि सुर्ताउनु पर्दैन हजुर होइन ठिकै छ म यताउता खोजिदिन्छु नि म मिलाइदिन्छु कि तपाईँ न सुर्ताउनोस् न होइन नानीहरूलाई मै गाइड गरेर लान्छु मै गाइड गरेर ल्याउँछु अब देउसीको भनेपछि त राति नै गर्नु पर्यो होइन राति तपाईँको नानीलाई म दस बजी भित्रमा चाहिँ घर ल्याइदिन्छु नि म आफै ल्याइदिन्छु म आफै लिनु पनि आउँछु नि त्यति बेसी नानीहरू पनि छैन अलिअलि छ हो हुन्छ हुन्छ हुन्छ धन्यवाद